हुनु त म यो राजनैतिक क्षेत्रमा है पोलिटिकल सेक्टरमा त्यति साह्रो आफ्नो टिप्पणी दिइराख्ने मान्छे नै होइन तर अब जब दार्जिलिङको कुरा गर्छ दार्जिलिङलाई चाहिँ गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन एउटा एउटा स्टेटस दिएको छ है अनि हाम्रो पश्चिम बङ्गाल सरकारले अनि चलाउने यसको तौरतरिका यसको प्रशासनिक विभाग निर्वाचित अधिकारीहरू है लाइक विभिन्न बेग्लै प्रकारले चल्छ र अहिले जिटिएलाई चलाउने पार्टी चाहिँ छ उयो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा जहाँको जसको मुख्य हुनुहुन्छ श्रीमान् अनित थापाज्यू र उहाँ नै हुनुहुन्छ जिटिएको चियरमेन र उहाँकै त्यो अब हुन्छ नि रेखदेखमा जिटिए चलिरहेको छ तर हामीले पाहाडमा चाहिँ त्यो एउटा स्टयाग्नेन्ट पोलिटिक्स चाहिँ देख्नु पाउँदैनौँ है पोलिटिक्सको कुरा गर्दाखेरि चाहिँ सालैपिच्छे लहर यो राजनैतिक लहरहरूको त्यो एकदम वेग या फिर भल बाढी के के यस्तो लहरहरू चाहिँ बद्लिरहेको हुन्छ रङहरू चाहिँ बद्लिरहेको हुन्छ पावर्स डिसेन्ट्रलाइज कहिल्यै हुँदैन ए पावर सेन्ट्रलाइज कहिल्यै हुँदैन सरी अनि पावर चाहिँ जहिल्यै हामीले देखिरहेको हुन्छ कि डिसेन्ट्रलाइज भइरहेको कुनै एउटा पार्टी या कुनै एउटा मान्छेले चाहिँ पुरा दार्जिलिङलाई चलाइ चलाइराखेको चाहिँ कोही सायद हिस्ट्रीमा छैन यसमा फेरबद्लावहरू है अनि बी मान्छेहरू एकदम एडुकेटेड भएर एकदम पढे लेखेको कारणले गर्दा पनि होला दार्जिलिङलाई राम्रो बनाउनु कसरी चलाउनु पर्ने कसलाई अब हामीले जिताउनुपर्ने त्यस्तोहरू चाहिँ लाइक हामीले देखिरहेको हुन्छौँ